हेलो ए भाइ अभिषेकको बाबा बोलेको है तपाईँ ए अँ कुन क्लासमा पो छ तपाईँको नानी त क्लास एट है उम् अँ ए मेरोमा नम्बर सेभ थियो उम् होइन यो हप्ता स्कुलले पिकनिक अर्गनाइज गरेको छ कि अन्त त्यही क्लास टेनसम्मकोलाई लाने क्लास टेन मतलब क्लास सिक्स सेभेन एट नाइन टेनलाई त्यसमा कम्पल्सरी जस्तै छ रेली लैजाउँ भनेको केटाकेटीलाई अन्त तपाईँलाई पर्मिसन चाहिँ माग्नु पऱ्यो नि ए मासु नै चाहिन्छ बाउ जस्तै हो क्या होइन पिकनिक पिकनिक भनेपछि एकदम त्यहाँ मासु त भइहाल्छ नि कि तर पैसाको कुरा गर्नुपऱ्यो सिधा कुरा त कि पैसा त लाग्यो लाग्यो उम् ए ल ल ल पैसा चाहिँ कति छ भने नि तपाईँको तिन हजार पर हेड गरेको छु उम् पुरै छ नि मटन चिकन उतै मटन उतैबाट आउँदैछ रेलीपारिबाटै हो बस्तीको चिकन पनि बस्तीकै माछा चाहिँ अब मधेस सिलगुडीको दाल पनि फेरि खानीको हो खानीको दाल पुदुङको चामल छ हरे भन्दैथ्यो धानको सब अउलको नि आम्मा हो हो र त्यत्रो खान्छ तपाईँको नानीले पैसा पनि अहिले पठाउनु हुने कि नानीलाई पठाउनुहने उम् होइन यही नम्बरमा गुगल पे गर्दा हुन्छ एकदम एकदम एकदम म केटाहरू दिइहाल्छु नि केटाहरू छ कि उठाउने कलेक्सन गर्ने फेरि सौदापात पनि गर्नुपऱ्यो गाडी केही नसुर्ताउनोस् न गाडीको कुरामा होइन सन्डे होइन सेटर्डे सन्डे त फेरि कतिजना नानीहरू चर्च सर्च जाने हुन्छ कि त्यतातिर पनि विचार गर्नै पऱ्यो सेटर्डे भनेर सेटर्डे राखेको

टाइममै गएर टाइममै फर्किने केटाकेटीहरू फेरि अब धेरैबेरसम्म त्यहाँतिर राख्नुहुँदैन भनेर नि उम् उम् मिसहरू जान्छ त प्रेरणा प्रेरणा मिस जान्छ शान्ती मिस जान्छ श्रद्धा मिस जान्छ डोमा मिस पनि अँ ए अँ ल ल ल डोमा मिसलाई भन्दिन्छु नि इशान्तको छोरा हो भनेर भन्दिन्छु नि हुन्छ राखेँ ल